मेरो प्रिय सङ्गीतकार राहुल देवबर्मन हुनुहुन्छ उहाँको गीतहरूमा यति भेराइटी हुन्छ अन्त एकदम सुन्नुमा एकदम मनपर्छ अन्त उहाँको जति पनि गीतहरू छ त्यो आहिले आहिले पनि सुन्नु मन लाग्छ उहाँ चाहिँ मेरो सबभन्दा प्रिय सङ्गीतकार हुनुहुन्छ